केटा र केटी चाहिँ अब सँगै मिल्दैन खेल्नु पुरा बदमास हुन्छ केटाहरू अनि केटीहरू अलग्गै खेल्छ केटाहरू अलग्गै खेल्छ अन्त केटीहरूले चाहिँ के खेल्छ भने चाहिँ सानोमा अब हामीले पनि खेलेको हो बेहुला बेहुली भाँडाकुटी अब के के खेलेको मतलब त्यो के भन्छ बेहुली बनाएर कसैले नानी बनाएर अन्त केटाहरूले चाहिँ के खेल्छ भन्दाखेरि केटाहरू त बदमास हुन्छ अन्त उनाहरू त के भन्नु मेस्कल खेल्छ होला अन्त फुटबल क्रिकेट खेल्छ होला अन्त खेदाउने खेल्छ होला चुङ्गी हरू त्यस्तै खेल्छ होला अन्त अब होली हुँदा चाहिँ केटा केटी सँगै बसेर खेल्छ त्यति बेला चाहिँ तर अरू बेला चाहिँ मिल्दैन केटा र केटी सँगै खेल्नु अलग अलग खेल्छ अन्त